काम भन्दा बाहिर मलाई धेरै रुचिहरू छ जस्तै मलाई मन्दिरहरू दर्शन गर्न मन लाग्छ टाडा टाडा तर मलाई हिमालयमा हिउँ खेल्न मन पर्छ अनि त्यसपछि मलाई आफ्नो घर वरिपरि साफ सफाई गर्न मन लाग्छ र रुख बिरुवाहरू रोप्न मन लाग्छ त्यसपछि म साग सब्जीहरू खेती गर्छु र म अरू गाई पालन गर्न मन लाग्छ त्यसपछि बर्षाको टाइममा म आफ्नो घरमा कुकिङको काम पनि गर्छु कुकिङ गर्न मलाई साह्रै मन लाग्छ र म फुर्सदको टाइममा म्युजिक सुन्छु